सङ्गीत सङ्गीत भनेपछि त अब सबैलाई मन परिहाल्छ मलाई त बेसी प्राय जस्तो अब सङ्गीत त मेरो लागि त अब सङ्गीत अब सङ्गीत सुन्ने सुनेन भने त अब मेरो दिनै शुरू हुँदैन बिहान उठ्यो सङ्गीत हुनैपर्छ जसरी भए पनि अनि प्राय मलाई त्यही अब अब यङ एजमा त्यही हो हार्ट ब्रोकन सङ्सहरू बेसी मन पर्ने गर्छ युथहरूलाई अब अनि रोम्यान्टिक्सहरू अन्त त्यही त्यही सुन्ने गर्छु म मेरो अब प्राय मनपरेको सङ्गीतकार भनेकै सजनराज बतिया जुनचहिँ नेपालको सङ्गीतकार हो अनि उसको जति पनि गीतहरू छ म प्राय सुन्ने गर्छु अनि हालैमा उसको नयाँ गीतहरू आएको छ एक दुईटा त्योहरू सुन्ने गर्छु स्वप्न सुमन भन्ने जुन चाहिँ सिङ्गर छ यो पनि नेपाली सिङ्गर नै हो उसको गीतहरू सुन्ने गर्ने सुन्ने गर्छु अनि अनि अब यो अब यो लोकल जुन चाहिँ पनि सिङ्गर उसमा त अब त्यस्तो केही बेसी आइडिया छैन तर म बेसी प्राय अब नेपालको गीतहरू नेपाली सङ्गीतकारहरूको जति गीतहरू छ प्राय सुन्ने गर्छु अनि अङ्ग्रेजी अलिअलि सुन्छु अनि बेसी जस्तो म नेपाली गीतहरू नै सुन्ने गर्छु र मलाई मन पनि पर्छ अनि अनि अरू त त्यस्तो त्यस्तो मलाई इच्छा लाग्दैन अरू सुन्नु तर पनि बेसी म नेपाली नै सुन्छु अनि सङ्गीतमा अब इन्ट्रेस्ट छ तर त्यस्तो बेसी पनि छैन ठिकैको तर नसुनी चाहिँ अब नहुने हुन त अब नि अब हुनु चाहिँ पर्ने तर नहुँदा पनि नहुने तर हुनु चाहिँ पर्ने ला अब कस्तो खाले भन्नु अब त सङ्गीत भन्ने चाहिँ अब हाम्रो लाइफमा चाहिँ मेरो लागि चाहिँ त्यही हो एउटा मेडिसिन जत्तिकै हो दबाई जत्तिकै हो जब त्यो छैन भने मजै छैन